मैले चाहिँ है मेरो बगैँचामा लगाएको थिएँ बिरुवाहरू है पुरा लगाएको थिएँ तर त्यसमा एउटा बिरुवा चाहिँ मैले अन्त अब अनौठो पाएँ त्यसमा है मैले त्यसलाई चाहिँ हुर्काउनु सकिनँ मैले सुन्तला लगाएको थिएँ है सुन्तलाको चाहिँ मैले उब्जाउनै सकिनँ त्यसमा है नहुँदो रहेछ मलाई थाहा भएन त्यसमा है मजाले मैले रोपेको थिएँ मैले अब मलहरू त्यसमा अब कति लगाउनुपर्छ त्यो सबै लगाएर है रोपेको थिएँ तर भएन किनकि हाम्रोमा अब हावापानी मिल्दैन रहेछ है सुन्तलाको चाहिँ र त्यसको लागि अब मैले त्यसलाई चाहिँ उब्जाउनै सकिनँ अब लगाउनु त मैले पुरा लगाएको थिएँ है सुन्तला अरू अरू चाहिँ बगैँचाको अरू अरू चाहिँ भयो त्यो सुन्तला चाहिँ अनौठो भयो अब अनौठो भयो अब उब्जिनै सकेन त्यो सुन्तलाको अब बिरुवा चाहिँ सप्रिनै सकेन अब मलाई थाहा भएन हुन्छ भनेर रोपेको थिएँ है यसमा चाहिँ नहुँदोरहेछ सुन्तला चाहिँ यो जग्गामा चाहिँ नहुँदोरहेछ त्यसमा मलाई पनि थाहा भएन अब हुन्छ हुँदैन है मैले ट्राईको लागि अब लगाएको थिएँ हुन्छ भनेर लगाएको थिएँ तर यसमा हुनै सकेन अब नसक्नुले गर्दा है अब नलगाउँदा पनि हुनेरहेछ अहिले चाहिँ मैले अहिले चाहिँ मलाई थाहा भयो अब हुँदैन रहेछ है मैले चाहिँ नलगाउँदा हुनेरहेछ सुन्तला भनेर थाहा भयो नभए चाहिँ मैले अब हुन्छ होला भनेरै लगाएको थिएँ मजाले है मल त्यसमा पानी मल माटो सबै है यस्तो खाल्टाहरू खनेर है मजाले मिलाएर लगाएको थिएँ त्यसमा तर भएन उब्जिनै सकेन सुन्तला चाहिँ अब त्यसमा किन कि अरूहरूको सँगै लगाएकोमा अरूहरू सबै मजाले भयो है र मजाले उम्रिएर आयो बिरुवाहरू सबै सप्रिएर आयो र सुन्तलाको चाहिँ सप्रिनै सकेन किन कि अब हाम्रो यहाँ है यो जग्गामा चाहिँ सुन्तला नहुँदो रहेछ मलाई पनि थाहा भएन अब हुन्छ भनेर लगाएको मैले चाहिँ सबै अब के के लगाउनुपर्छ त्यसमा है मैले लगाउनु चाहिँ सबै लगाएको थिएँ तर नहुँदो रहेछ यसमा है सुन्तला अब चाहिँ थाहा भयो सुन्तला चाहिँ नलगाउँदा हुनेरहेछ अब यो जग्गामा चाहिँ सुट नगर्दोरहेछ है हावापानी सुट नगर्दोरहेछ यहाँनिर अब यहाँको हावापानीले है कस्तो हुन्छ के हुन्छ त्यही भएर अब उसलाई कस्तो चाहिन्छ है मलाई पनि थाहा भएन त्यही भएर नहुँदोरहेछ यहाँ चाहिँ हाम्रो जग्गामा चाहिँ